पश्चिम बङ्गालका प्रमुख मनोरञ्जन केन्द्रहरू वा जिल्लाहरूमा दार्जिलिङ जिल्लामा पर्ने सिलगडी सिलगडीभित्रै जस्तो हामी सिटी सेन्टर भयो भेगा सर्कल आदिहरूमा सपिङ मलहरूमा अन्त रेस्टुरेन्ट क्लबहरूमा रहेका छन् यस्ता क्ल यस्ता सपिङ मलहरूमा विभिन्न प्रकारका मनोरञ्जनका साधनहरू जस्तो कि सिनेमा हल त्यँहीभित्र विभिन्न प्रकारका स्विमिङ पुलको व्यवस्थाहरू यस्ता व्यवस्थाहरूले गर्दा त्यस स्थानमा विविध प्रकारका विकल्पहरू मनोरञ्जनका विविध प्रकारका विकल्पहरू रहेका छन्